ग्रामीण क्षेत्रहरूको सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्धनमा पारम्परिक खेलहरूले के भूमिका खेल्छन् भन्दाखेरि चाहिँ अब मानिसको जीवनमा अब मेन भनेको स्वास्थ्य हो होइन त्यही हो मेन इम्पोर्टेन्ट भनेको आफ्नो शरीर स्वस्थ राख्नु हो अब त्यही भएर चाहिँ आफ्नो आफ्नो पेरेन्टसले सानैदेखि होइन कुनै न कुनै गेम्सहरूतिर आफ्नो नानीहरूलाई भनौँ भाग लिनु भनिरहेका हुन्छन् त्यतातिर ठेलिरहेकै हुन्छन् अब कसै कसै अब आमाबाबुको ड्रिम्स पनि हुन्छ होइन अनि त्यही भएर चाहिँ कसैको खेलकुदमा हुन्छ कसै अब कसैको फुटबल भयो क्रिकेट भयो ब्याडमिन्टन भयो सबै सबै खेलकुदहरू अब एकदम स्वास्थ्यको लागि राम्रो भन्छन् र स्वास्थ्य राम्रो हुन्छ एकदम हेल्दी पनि हुन्छ है जस्तै अब फुटबल फुटबलहरू खेल्दाखेरि अब पसिना मेन चाहिँ भनेको पसिना बगाउनुपर्छ मान्छेले मानिसले मान्छेहरूले त्यही भएर चाहिँ एकदम स्वास्थ्य हुन्छ त्यही छ अब त्यसको भूमिकाहरू स्वस्थ हुन्छ मानिसको शरीर बिमार सिमारहरू हत्तपत्त लाग्दैन है त्यो खेलहरूले खेल खेलहरूले गर्दाखेरि त्यही हो